हाम्रो क्षेत्रमा विधायक श्री विशाल लामा हुनु हुन्छ उहाँ चाहिँ भारतीय जनता पार्टीबाट

उन्नाइस बिसमा जितेर आउनु भएको अनि अब उहाँको कामहरू त अब ना को बराबर नै छ किनभने अब जुन चाहिँ विधायक अब आउनु हुन्छ बिजेपी पार्टीबाट उहाँको यदि सोसियल्ली क्रियाकलापहरू निकै नै ना को बराबर कम्ती छ अनि अब सांसद त हाम्रो यहाँ अलिपुरद्वार डिस्ट्रिक्टको श्री जोन बार्ला छ भारतीय जन्ता पार्टीबाट भारतीय जनता पार्टीबाट तर उहाँको पनि क्रियाकलाप कामहरू एकदम निम्न ना को बराबर छ सबै आफ्नो स्वार्थ आफ्नो मतलब ले नै उनीहरू आफ्नो अब पार्टी गर्नु हुन्छ भारतीय जनता पार्टी गर्नु हुन्छ जुन चाहिँ पाउने सहुलियतहरू सुख सुविधाहरू हाम्रो निम्न दर्जाको मान्छेहरू जनताहरूले केही पाएको छैन अनि अब एज ए अल ओभर इन्डियामा त भारतीय जनता पार्टी नै छ अब नरेन्द्र मोदी श्री नरेन्द्र मोदीको अगुवाइमा उहाँको अन्डरमा उहाँ एज ए भिसनरी लिडर हो है उहाँले अब आफ्नो हाम्रो देशलाई निकै अघाडि बढाउनु भएको छ तर जुन चाहिँ उहाँको नामले जुन चाहिँ सांसदहरू छ विधायकहरू छ काम एकदम नै भएको छैन जति उहाँले देशलाई विकास गर्नु भएको छ तर जुन चाहिँ सांसद विधायकले गाउँ घरलाई केही भन्दा केही दिएको छैन केही विकासको बाटो देखाएको छैन युवाहरूलाई एउटा राम्रो मार्गदर्शक गराएको छैन अनि जुन चाहिँ पञ्चायत प्रधान छ अब पञ्चायत प्रधान त मेनली अब हाम्रो यहाँ अलिपुरद्वार डिस्ट्रिक्टमा अब रुलिङ स्टेट टिएमसी नै छ अब जुन चाहिँ पञ्चायत प्रधान छ जति पनि बाटो घाटो अब गाउँ घरको बाटो घाटोहरू छ राम्रो गरिरहेको छ अहिलेसम्म त तर अब आज पनि राम्रो गर्नु पर्ने राम्रो हुनु पर्ने आफ्नो गाउँ घर राम्रो बनाउनु पर्ने हो अनि अब यस अब विधायक सांसद पञ्चायत प्रधान को अब जति पनि क्रियाकलापहरू छ भिन्न भिन्न बेग्ले बेग्लै आफ्नो आफ्नो जति सक्दो आफूले नै गरिरहेको छ